म बाहिर जानु धेरै दिनको लागि बाहिर जानुपर्दा मेरो जुन चाहिँ बिरुवाहरू छ त्यो त सबै उयो गरिराखेर पहिला त आफू सब स्याहार सुसार गरिराख्छु अनि घरको परिवारले सबै स्याहार सुसार गरिदिन्छ जस्तै पानी हाल्नु बुढो पत्ताहरू टिपेर फ्यालिदिनु उसलाई टाइममा पानी दिनु किरा लाग्छ भनेर किराहरू हटाइदिनु एकदमै राम्रोसँग फ्यामिलीले पनि मैले जस्तै नै अब स्याहार सुसार गरिदिन्छ अनि त्यस्तो अब उयो हुँदैन बाहिर जानु परिहाल्यो भने पनि अब एकदमै म बिरुवाहरूलाई एकदमै माया गरेर स्याहार सुसार गर्छु जस्तै आफ्नो नानीहरू जस्तो सम्झेर स्याहार सुसार गर्छु अनि त्यसले गर्दाखेरि मैले बिरुवा स्याहार सुसार गरेको देखेर मेरो घरपरिवारले पनि अन्त उसको उसको एकदमै उयो हो साथी जस्तो हो भनेर चाहिँ घरको मान्छेले पनि जस्तो म जस्तो मैले स्याहार्छु स्याहार सुसार गर्छु त्यस्तै प्रकारले भरोसालाग्दो मेरो घरपरिवारले एकदमै राम्रोसँग स्याहारी दिन्छ राम्रोसँग हेरिदिन्छ कोही बेला हावा हावाहरू आएर त्यो बिरुवाहरू केही बिगारिहाल्यो भने उनीहरूलाई सिधा बनाई राखिदिन्छ मल माटोहरू के छ झरेर फुटेको छ भनेदेखि मल माटोहरू भरेर नयाँ गमलामा सारिदिन्छ हो अन्त अरू के भन्छ अरू नयाँ बिरुवाहरू पनि बाहिरतिर राम्रो लाग्यो भनेदेखि किनेर ल्याएर यो रोप त्यो रोप भनेर दिन्छ किनभनेदेखि उनीहरूले पनि मैले स्याहारेको देखेर उनीहरूलाई पनि धेरै अब इन्सपायर भएको छ अब माया गर्ने भएको छ प्लान्ट लभर भएको छ सबैजना हो त्यही भएर चाहिँ एकदमै राम्रोसँग स्याहारी दिन्छ बाहिर जाँदाखेरि धेरै दिनको लागि बाहिर गए पनि महिना दिन दुई महिना तिन महिनाहरूको लागि गए पनि सुर्ताउनु पर्दैन मेरो प्लान्टको लागि चाहिँ एकदमै घरको मान्छेले पनि राम्रोसँगले स्याहारी दिनुहुन्छ राम्रोसँग फुलाई दिनुहुन्छ